मलाई मन पर्ने पुस्तक भन्नु पर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदन खण्डकाव्य रहेको छ सम्पूर्ण नेपाली जातिकै मुटुको ढुकढुकी बन्न सफल बनेको यो जुन मुना मुना मदन खण्डकाव्य छ र यो चाहिँ मेरो निम्ति पनि अति नै प्रिय पुस्तक बन्न पुगेको छ र यस पुस्तकको भनौँ या यस पुस्तकभित्र भएको जुन कथा छ त्यस कथाबारे भन्नु पर्दा नेपाली समाजको एक गरिब पात्र मदन हुन्छ जसले भोट गएर आफ्नी आमाको नाममा एउटा पाटी बनाइदिने र आफ्नी श्रीमती मुनाको हातमा सुनका बाला लगाइदिने मृगतृष्णा मनभरि पाल्छ र भोट जान्छ यत् र मदन भोट जान्छ भने यता मुनालाई चाहिँ गुन्डाले नैनी नाम गरेकी एक केटीले अनेक किसिमका नानाभाँतीका कुराहरू लगाएर फकाउन थाल्छन् र अन्तमा केही सिप नचल्दा मदन मरेको भन्ने झुटो खबर झुटो खबरको एउटा चिट्ठी दिन्छन् जुन मुना मुनालाई असह्य हुन्छ र ऊ आत्महत्या गर्न पुग्छे र अब यता मदन भोटबाट फर्कँदा बाटोमा उसलाई हैजा लाग्छ र सबै साथीहरूले उसलाई छोडेर एउटा जङ्गलमा एक्लै छोडेर आउँछन् र तब चाहिँ एकजना भोटेले उसको स्याहार सुसार गर्छन् र अन्तमा ऊ निको भएर घर पुग्दा मुना मरिसकेकी हुन्छे भने बुढीआमा पनि उनको मुख हेरेर प्राण त्याग्न पुग्छिन् र यी सब कुरा मदनलाई असह्य हुन्छ र ऊ पनि आफ्नो प्राणलाई आहुति दिन पुग्छ र यसरी यस कथाको अन्त एकदमै दुःखान्त छ र मैले यस कथाबाट चाहिँ के सिक्न पाएँ भन्दा विशेष त मानवता हो र मानिसले चाहिँ मानवतालाई भुल्न हुँदैन भन्ने कुरा चाहिँ मैले यस कथाबाट सिक्न पाएँ